मलाई रेडियोमा समाचार सुन्न मनपर्छ किनभने जतिबेला हाम्रो गाउँ गाउँ घरमा सामाजमा टिभी फोनहरू जस हाथ हाथमा थिएन त्यसबेला सबैको घर घरमा उपलब्ध हुने भनेको रेडियो नै थियो त्यसबेला मानिसहरूले दुर दर्शन अल् इन्डिया रेडियो अल् इन्डिया रेडियो खरसाङ भुटानबाट आउने एकमात्र नेपाली च्यानल सुन्ने गऱ्थ्यो र मलाई ती नै च्यानलहरू मनपर्छ आकाशवाणी खरसाङ भयो जसमा हाम्रा वरिपरीको स्थानीय समाचारहरू आउने गर्छ र भुटान भुटानको समाचारबाट पुरानो पुरानो आधुनिक गीतहरू आउने गर्छ र त्यही हो मलाई मन पर्ने भनेको